हेलो किस्मत भाइ मलाई एउटा आजु विशेष अर्जेन्ट काम पऱ्यो एउटा बाहिर जानु पर्ने छ र बजार जान बजारसम्म गएर बजारदेखि माथी दुर्पिनतिर पनि जानु पर्ने छ र त्यहाँ जानुको लागि चाहिँ केही व्यवस्था हुनु सक्छ तपाईँकोबाट सवारीहरू केही व्यवस्था मिलाइदिनु सक्नुहुन्छ